म निक्की मँगर म मेरो डेलिभरीको समय सोध्न चाहन्छुँ मैले रेड ड्राइगन रेस्टुरेन्टबाट खाना अर्डर गरेको थिएँ र मैले खाना अर्डर गर्दाखेरि मेरो ठेगाना रामधुरा बर्मिक भनेर अलेकन गरेको थिएँ र मेरो त्यो सामान कहिले आउँछ भनेर म तपाईँहरू रेड ड्राइगन रेस्टुरेन्टका सेवकहरूलाई सोध्न चाहन्छुँ